मैले चाहिँ छुरी दुधेको बाङ्गे बजारबाट लिएको थिएँ र घरको सबै नाइफहरू पनि उयो भुत्ते भयो भनेर चाहिँ मैले त्यहाँबाट लिएको थिएँ त्यो चाहिँ मलाई के मनपरेन भन्दाखेरि चाहिँ एउटा पनि नलाग्ने रहेछ अझै घरको भन्दा पनि नलाग्ने रहेछ र त्यो छुरीको चाहिँ अब म मलाई केही उयै छैन त्यो लाग्ने नै छैन त्यही भएर चाहिँ मलाई नाइफ चाहिँ मनपरेन त्यो जग्गाबाट लिएको